हेलो म ट्राफिक पुलिसबाट बोलेको तपाईँले यहाँ गाडी कहाँ पार्क गरेर जानुभयो हजुर मैले यहाँ तपाईँको यो गाडी गाडी तपाईँले पार्क गरेर कहाँ जानु भयो यहाँ जाम भएर यहाँ साह्रो परिरहेको छ हामीलाई कहाँ जानु भयो तपाईँ होइन त्यसरी कहाँ हुन्छ छिट्टो आउनुहोस् यहाँ जाम भइरहेको छ यहाँ हामीलाई कस्तो साह्रो पर्छ कस्तो तपाईँले गाडी जहाँ जहाँ पायो त्यै छोडेर जानु भएको तर यहाँ जाम भइरहेको छ यहाँ क्यान्टरले गर्दा यहाँ जाम भइरहेको छ तपाईँ कहाँ हुनुहन्छ छिट्टो आउनुहोस् न यहाँ गाडी हटाउनु पर्ने भयो नभए चाहिँ तपाईँ ढिलो भयो भने तपाईँ ढिलो भयो भने पुलिस स्टेसनबाट लानु होस् गाडी अरे अरू गाडी त र्छिछ कि तर यहाँ क्यान्टर चाहिँ छिर्नु सकेको छैन नि त क्यान्टरले गर्दा यहाँ जाम भइरहेको छ तपाईँ कहाँ हुनुहुन्छ छिट्टो आएर अलिक गाडी सारिदिए त हुन्थ्यो नि अलिक चेपमा हालिदिनुहोस् न अब चाहिँ होइन तपाईँ कति टाइम लाग्छ होइन यहाँ जाम भइरहेको छ नि त छिट्टो आउनुहोस् न छिट्टो छिट्टो हुँदैन यस्तो प्रकारले अघिदेखि यहाँ कति लाइन भइसक्यो हामीलाई पनि त साह्रो पर्छ माथिबाट ठू हाम्रो भन्दा ठुलो अफिसरले यहाँ हामीलाई कराउँछ हामी कराइ सुन्दै बस्नु अन्त तपाईँहरूले एसरी गाडी छोरेर जानुहुन्छ त्यहाँदेखि हामीलाई साह्रो पर्छ कसरी मिलाउनु यो अब क्यान्टरले गर्दा जाम भइरहेको न गाडी जानु पाउँदैछ न आउनु पाउँदैछ होइन छिट् होइन छिट्टो गर्नुहोस् छिट्टो गर्नुहोस् नभए अलिक अलिक तपाईँ अब दस पन्ध्र मिनटबाद ढिलो दस मिनटभन्दा ढिलो आउनुभयो भने चाहिँ गाडी चाहिँ पुलिस स्टेसनबाट लानुहोस् हुन्छ हुन्छ छिट्टो छिट्टो गर्नुहोस् छिट्टो हुन्छ